मानिसलाई लचिलोपन र तागत बढाउन मदत गर्ने आसनहरू त धेरै छन् त्यसमा त अब हामीले चाहिँ गर्छौँ बिहान उठेर सूर्य नमस्कार उसको त्यसपछि हुन्छ चक्रासन त्रिकोण चक् त्रिकोण चक्रासन अनि अनि